बिजुलीको समस्या भन्नुपर्दा चाहिँ चाहिँ बिजुली चाहिँ चौबिसै घन्टा हुन्छ र कोही बेला चाहिँ यस्तो समस्या हुन्छ कि बर्खा झरी को बेलामा चाहिँ बिजुली कोही बेला एक हप्तै आउँदैन कोही बेला घरमा प्रब्लम हुन्छ घरमा बिजुलीको समस्याले गर्दा र बिजुली चाहिँ भनौँ भने बर्खाको समयमा चाहिँ एकदमै बिजुली को प्रब्लम हुन्छ र बिजुलीको प्रब्लमले हुँदा कति कुराहरू हामी गर्न पाउँदैनौँ किनभने फोन जस्तै फोन चार्ज भयो टिभीमा रिचार्ज हाल्नुभयो कति कुराहरू गर्न सकिँदैन र बिजुलीको कारणले चाहिँ जीवनमा चाहिँ धेरै नै असर पार्छ जब बिजुली लाइट आउँदैन त्यतिखेर चाहिँ बिजुलीले बिजुलीले गर्दाखेरि चाहिँ हामी केही कुरा गर्न सक्दैनौँ र जब लाइटिङ हुन्छ लाइटिङहरू हुँदाखेरि चाहिँ बिजुली धेरै दिनसम्म पनि आउँदैन कहिले कहिले त एक हप्ता पन्ध्र दिनसम्म पनि आउँदैन त्यही भएर चाहिँ बिजुलीको समस्याले चाहिँ हाम्रो जीवनमा चाहिँ यस्तो असर पारिरहेको छ